साथी तिमी चाहिँ के भएको

ए म नि म नि त्यही हो पुरा खुट्टा दुखेर हो अस्तिदेखि दुखेको अन्त हिजो चाहिँ एडमिट भएको म चाहिँ यता अलगढाको हो तिमी चाहिँ ए खानी चाहिँ कुन साइड होला है ए ए अँ सुनेको थिएँ सुन्नु त ए

ए आज डाक्टर आयो ए हाम्रो चाहिँ बिहानै आएर गयो

कुन डाक्टरले चाहिँ हेर्दैछ तिमीलाई ए मेरो चाहिँ उयेस तपस धरले हेर्छ अँ राम्रै हेर्छ त साथी छ बाहिर गइराखेको छ